हाम्रो गाउँ समाज विशेष गरी गाउँ घरमा धेरैजसो अन्धविश्वासहरू पालन गरेको पाइन्छ जस्तै कि कतै जानलागे कतै टाढा यात्रा गर्नलागे खाली डोकोहरू देख्यो भने चिताएको काम पुग्दैन भन्ने अर्थ लगाइन्छ र कालो बिरालोले बाटो काटे केही पनि अशुभ हुन्छ अथवा कुनै पनि चिताएको कुरा पुग्दैन भन्ने जनमानिसहरूको विश्वास छ त्यसै गरी सपनाको कुराहरूमा पनि धेरै विश्वास राख्ने गर्छन् सपनाले पनि कति कुराहरूमा असर पार्छ शुभ अशुभ हुन्छ भन्ने कुराहरू पाइन्छ जस्तै कि सपनामा बिरालो देखे सपनामा बिरालो देखे यो बोक्सी हो अथवा बोक्सीको घोडा हो बिरालोलाई बोक्सीको घोडा भनेर भनिन्छ र बोक्सीको घोडा हो अब केही शरीरमा बिसन्चोहरू हुने रहेछ अथवा नराम्रो केही हुने रहेछ घरमा घर परिवारमा भन्ने यस सपनाको अर्थ लगाइन्छ त्यसरी नै सपनामा साँप देखे दुस्मन लाग्ने अथवा दुस्मन देखेको दुस्मनले केही अनिष्ठ चिताएको भन्ने अर्थ लगाइन्छ र त्यसै गरी कुनै पनि मानिसहरूको घाँटी एकदमै बोल्न नसक्ने गरी घाँटी खस्खसायो भने ती मानिसको कसैले नराम्रो गरी कुरा काटेको एकदमै नराम्रो व्याख्या गरेको बट्ठ्याई गरेको भन्ने अर्थ लगाइन्छ र यसको निवारणको लागि आफूले लगाएको शरीरमा धारण गरेको कुनै पनि वस्त्रको छेउमा कुनामा आफ्नो थुक लगाएर थु थु थु गरेर थुक लगाएर ती मानिसहरूको अनिष्ठ होस् जसले पनि आफ्नो कुरा काटिरहेको छ तिनको सफल नहोस् विफल होस् भन्ने कामना गरेर त्यस लुगाको सानो टुप्पोलाई बाँधेर राखिन्छ र यस्ता यस्ता अन्धविश्वासहरू देखिन्छ र अरू राति घर बडारेर मैला बाहिर फ्याँक्नुहुँदैन मैला फ्याँके लक्ष्मी पनि रिसाउँछन् र घर आएर वास गरेको लक्ष्मी त्यस घरलाई छोडेर जान्छ भन्ने जनमानिसहरूको विश्वास छ र यसलाई वैज्ञानिक आधारमा हेर्नु हो भने किन भन्दाखेरि राति अँध्यारोमा केही पनि देखिँदैन र ती अँध्यारोमा नदेख्ने हुनाले कुनै पनि अमूल्य चिजहरू वस्तुहरू ती मैलासँग पोको पारेर फ्याँकिनु सकिन्छ भन्ने एउटा निष्कर्ष निकालिन्छ र त्यसै गरी राति कपाल कोर्नु हुँदैन राति नङ काट्नु हुँदैन भन्ने पनि देखिन्छ त्यसलाई पनि अन्धविश्वासकै रूपमा पालन गरिन्छ राति कपाल कोरे अलच्छिना लाग्छ राति नङ काटे रोग कष्ट आइलाग्छ भन्ने गरिन्छ तर वास्तवमा राति कपाल कोर्दा राति नङ काट्दा ती कपालको छिटा अथवा नङको चोइटा उछिट्टिएर खानेकुरामा पस्नसक्छ र ती खानेकुरा सँगै आफूले खाए आफूलाई रोग कष्ट लाग्छ भन्ने त्यसको अर्थ हुन्छ र त्यसै गरी अँध्यारोमा भात खानुहुँदैन अन्नले सराप्छ भनेर भनिन्छ यो पनि एउटा अन्धविश्वासको रूपमै पालन गरिन्छ तर यसलाई कुन अर्थमा भन्दा अँध्यारोमा खाना खाँदा त्यो खानामा कुनै पनि मैला चिज किराफटेङ्ग्रा अथवा विषालु चिजहरू पनि खाइपठाउनु सक्छ र त्यस्तो चिजहरू खाए आफूलाई शरीरमा असर नराम्रो असर पार्छ रोग कष्ट बिमार आइलाग्छ भन्ने अर्थ लाग्छ